अब यो साग सब्जी त अब उहिले बाउ बराजुको पालो देखिनै लगाउँथ्यो अलि अलि बाउ बाजेहरूले त्यसरी लगाउँथ्यो साग सब्जीहरू भन्नुको मतलब रायोको सागहरू मुलाहरू यसो को कोपीहरू रङ हालेको अलि अलि सब्जीहरू बेच्थ्यौँ पनि हामी त्यति बेला बखतमा साग सब्जीहरू अब सिमीहरू बेच्थ्यौँ अहिले त धेरै किसिमको साग सब्जीहरू ब्रोकाउलीहरू भन्छ त्यो पहिला हाम्रो बाउ बाजेहरूको पालामा थिएन थिन त थियो होला अब अरू बाहिर थियो होला बाहिर देशतिर अब हाम्रो यहाँ त अहिले भर्खर भर्खर यस्तै पन्ध्र बिस वर्ष जस्तो हुँदैछ अब यो ब्रोकाउली भयो यस कोपी एक किसिमको ब्रोकाउली रहेछ नेपालबाट नेपालमा त काउली काउली रोप्ने बेला भन्दै थियो असोजमा नेपालको रेडियोले पहिला दिन्थ्यो काउली लगाउनु भयो काउली काउली भन्थ्यो के भनेको काउली भनेको भरे त कोपी रहेछ अब त्यो यही ब्रोकाउलीलाई भनेको हो कि वा के हो कोपीलाई भनेको ब्रोकाउली भन्दैछ अहिले हालमा गाउँमा अब अहिले रोप्नु थालेको छ गाउँलेहरूले हामी रोप्छौँ पहिला त्यो बाउ बाजेको पालामा थिएन हाम्रै पालामा त पहिला सुरुमा थिएन यो कोपी भन्ने कुरा चाहिँ